हेलो भाइ तपाईँले त धेरै नयाँ ठाउँमा नयाँ ठाउँ नयाँ जग्गाहरू देखाउनुभयो घुमाउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद हामी मात्रै भए त कहाँ त्यस्तो घुम्नुसक्ने जानुसक्ने तपाईँले त टाढा टाढा काँ काँ नदेखेको कहिले नगएको नपुगेको ठाउँतिर पनि पुऱ्याउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद अनि राम्रो राम्रो लाग् एकदम राम्रो लाग्यो ठाउँहरू पनि म राम्रो लाग्यो त्यताको सबै राम्रो लाग्यो बानी ब्योहोराहरू पनि सबै राम्रो लाग्यो भाइ त धेरै राम्रो हुनुहुँदोरहेछ राम्रो राम्रो ठाउँतिर घुमाउनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई नदेखेको जग्गातिर नगएको ठाउँतिर पनि पुगियो कहाँ कहाँ पुगियो जग्गाको नाम पनि याद भएन धेरै ठाउँतिर घुमियो धेरै धन्यवाद भाइलाई धेरै ध धेरै धेरै धन्यवाद राम्रो लाग्यो धेरै राम्रो लाग्यो खुसी लाग्यो अब फेरि त्यो दिनमा पुगिन्छ पुगिँदैन अहिले पुगिराख्यौँ धेरै खुसी लाग्यो धेरै धन्यवाद तपाईँलाई धेरै धन्यवाद